हेलो साथी कुन चाहिँ स्कुल राम्रो छ होला है उसको लागि क्लास इलेभेन टुवेल्भको लागि भयो कि सक्यो

हजुर सेन्ट जोसेफ कन्भेन्ट होला हो

अँ है ल ल धन्यवाद अरू तिमी चाहिँ कहाँ पढ्थ्यौ तिमी चाहिँ कहाँ पढ्थ्यौ सेन्ट फिलिमिनै पढ्थ्यौ होला है कुरा सुन्दा अँ ए अँ

सक्यो त अँ अँ ल ल थ्याङ्क यू साथी म पनि ट्राई गर्छु उतै ल